ट्युबवेलले हामीलाई ट्युबवेलले अब हातले तानेर अब हामी एउटा बकेट हुन्छ है त्यसको सहायताले हामीले पानीहरू तान्ने गर्छौँ अब अहिले त अब इलेक्ट्रिक लगाएर त्यो पनि गर्ने गर्छौँ अनि हाम्रो गाउँमा चाहिँ दुइटा इनार छ अनि इनार नै हामी प्रयोग गर्छौँ खाने पानीको लागि